मलाई यात्रा गर्दाखेरि तपाईँको गर्नैपर्ने स्थिति भयो भने चाहिँ जाउँ है भन्ने भयो भने चाहिँ मलाई चाहिँ गरम महिनै मनपर्छ किनभने गरम महिनामा चाहिँ ठन्डा महिनामा भन्दाखेरि रेनी सिजनमा भन्दाखेरि गरम महिनामा चाहिँ यात्रा गर्नु सजिलो हो एक त जिउमा भारी लुगा हुँदैन हल्काफुल्का लुगामा यात्रा भइहाल्छ त्यो सबभन्दा एउटा एडभान्टेज हो ठन्डा महिनामा हो भने चाहिँ अब पुरै त्यो ज्याकेटहरू लगाएर हिँड्नुपर्दा असुविस्ता हुन्छ र गरम महिनामा चाहिँ यात्रा गर्दाखेरि चाहिँ पाइजामा गन्जी हवाई चप्पलमा पनि यात्रा गर्नसकिन्छ आरामसँगले कम्फोर्टसँगले र मलाई धेरै मजा लाग्छ अनि खाना पनि प्रायः प्रायः मलाई ठन्डा महिनाभन्दाखेरि गरम महिनामा मजाले रुचिन्छ सफरउफर गर्दाखेरि र गरम महिना जतिको बेस्ट चाहिँ ठन्डा महिना चाहिँ हुँदैन सफर गर्दाखेरि